हाम्रो जग्गामा प्राय जस्तो घाँटी दुख्दाखेरि उपचार गर्ने जुन चाहिँ घरेलु दबाईहरू छ तीमध्येमा हामी हामी यस्तो प्राय जस्तो चाहिँ हामी दुई दुईवटा चलाउने गर्छौँ अदुवा र पाखनबेत जुन चाहिँ घाँटी दुखेको समयमा हामी फस्ट अफ अल अदुवाको कुरा गरौँ भनौँ भने हामी अदुवा जुन चाहिँ अदुवा जुन चाहिँ हामीले बारीबाट लिएर आएको हुन्छौँ या बाहिर दोकानहरूबाट लिएर आएको हुन्छौँ त्यो अदुवालाई लिएर हामी त्यो पनि दुई प्रकारले हामी चलाउनसक्छौँ त्यो अदुवालाई तपाईँको एउटा चाहिँ छ तपाईँको पानीमा त्यसलाई अदुवालाई त्यसको बोक्रा निकालेर मसिनो ग्राइन्ड गरेर तपाईँले मसिनो सानसानो पिस काटेर तपाईँले पानी उमालेर उमालेर त्यसको तातो सुप तपाईँले खानुभयो पनि घाँटीको जुन चाहिँ दुखाइहरू हुन्छ घाँटीमा कफहरू जुन चाहिँ जामिएको हुन्छ त्यो सुप तातो तातो तपाईँले त्यो सुप खानुभयो भने चाहिँ धेरै नै त्यसले सन्चो हुन हुन्छ र तपाईँको सर्दी पनि धेरै एकदमै कन्ट्रोलमा आउँछ अनि त्यही अदुवालाई अर्को प्रकारले घाँटी दुख्दाखेरि त्यो अदुवालाई तपाईँले जुन चाहिँ त्यसलाई काट्यो जुन चाहिँ हामीले बजारबाट लिएर आएको हुन्छ त्यसलाई काट्यो त्यसको बोक्रासँगै त्यसलाई आगोमा हालेर चाहिँ पोल्नुपर्छ अनि त्यसलाई चाहिँ मजाले पोलेपछि त्यसको बाहिर बोक्राहरू सबै कालो भएपछि त्यसको बोक्रालाई छिलेर हामीले त्यसलाई सानो छुर्पीको रूपमा सुपारीको टाइपको रूपमा हामीले त्यसलाई लिएर मुखमा हालेर मजाले चुसिबस्यो र हल्का हल्का चबायो र त्यसको रस निल्यो भने पनि हाम्रो घाँटी दुख्नु एकदमै त्यसले निको बनाउ बनाउँछ अनि साथसाथै अर्को तपाईँको घरेलु जसको घरमा एकदमै उपलब्ध भएको अर्को कुरा पाखनबेत पाखनबेतमा जुन चाहिँ अदुवा छ त्यो त सबको घरमा भेटिन्छ पाखनबेत चाहिँ सायद कसैको घरमा भेटिँदैन होला तर हामी जुन चाहिँ जग्गामा बस्छौँ यहाँ एकदम चिसो वेदरमा पाखनबेत हुनेगर्छ र हाम्रो यहाँ चाहिँ उपलब्ध छ हाम्रो घरघरमा हुन्छ र हामी यो पनि चलाउने गर्छ घाँटी दुख्दाखेरि पाखनबेत चाहिँ तपाईँले टिपेर लिएर आयो अनि त्यसको सबै नै त्यसको पनि दुई प्रकारले त्यसलाई तपाईँले चलाउनु सक्नुहुन्छ अनि जुन चाहिँ पाखनबेत छ त्यसको तपाईँले जुन चाहिँ त्यसको बोट छ जुन चाहिँ त्यसको प्लान्ट छ त्यसलाई तपाईँले टिपेर त्यसको पता मात्रै टिपेर पनि त्यो पतालाई पखालेर तातो पानीले हल्का पखालेर तपाईँले त्यसलाई डाइरेक्ट खान चपाउनु सक्नुहुन्छ है खानाहरू खाएपछि त्यसरी अलिकति दस पन्ध्र मिनट बादमा त्यसलाई तपाईँले चपाउनु भयो भने पनि घाँटीमा दुखेको जुन चाहिँ घाँटी ख्यारख्यार भइरहेको घाँटी एकदम सास फेर्नु साह्रो परिरहेको र बोल्नु साह्रो साह्रो परिरहेको समयमा त्यो तपाईँले जुन चाहिँ पाखनबेतको पता छ जुन चाहिँ त्यो पता चपायो भने त्यसले पनि तपाईँलाई धेरै आराम दिने गर्छ अनि साथसाथै यसको पनि जुन चाहिँ पता त भयो भयो यसको जुन चाहिँ बिचको जुन चाहिँ त्यो हाँगा हुन्छ जुन चाहिँ यसको लहरा भनौँ त्यो लहरालाई पनि तपाईँले मसिनो पारेर त्यसको बाहिरको छालालाई बोक्रालाई तपाईँले बिस्तारै त्यसलाई हटाएर अनि त्यसलाई हल्का कुटेर सिलौटो लोहोरोमा तपाईँले कुच्याएर कुटेर त्यसलाई पानीमा पानीमा हालेर तपाईँले लगभग पाँच दस मिनट उमालेर त्यसको एउटा सुप निक्लिन्छ है अनि त्यो छपनीमा चालेर तपाईँले त्यो सुप मात्रै पनि तातो तातोलाई बिस्तारै बिस्तारै फुकेर तपाईँले सिपसिप गरेर खानुभयो भने पनि तपाईँको घाँटी दुख्नु धेरै नै जाती हुन्छ अनि यी दुईवटाहरू थियो हाम्रो गाउँमा हाम्रो जग्गामा चलाउने जुन चाहिँ घरेलु उपचारहरू घाँटी दुख्दाखेरि चलाउने यी दुई कुरा हुन् पाखनबेत र अदुवा